मेरो गाउँमा चाहिँ अहिले प्रायः जस्तो त फुलकै बिजनेस हुन्छ नयाँ भेराइटीको फुलहरू अनलाइन सपिङ गर्छ अनलाइन पठाउँछ अन्त धेरै नै नयाँ भेराइटिजको फुलहरू हुन्छ यता उता गर्छ अब गाउँमा पनि छ किराना दोकानहरू पनि छ किराना दोकनहरू पनि छ चल्छ मासु चिकनहरू पनि चल्छ सबै कुराको छ यता उयो के पो फुड फास्ट फुडको दोकान पनि छ सबै प्रकारको दोकानहरू सब सुविस्ता छ गाउँमा गाउँमा हामीलाई पनि सुविस्ता नै छ गाउँमा दोकान खोल्यो भने हामीलाई पनि सुविस्ता हुन्छ धेरै नै सुविस्ता हुन्छ अरू प्रायः त प्रायः त धेरै नै धेरै त फुलकै हुन्छ फुल यता उता सिक्किम यता उता लगेर मान्छेले घर चलाइ नै रहेको छ फुलको नै चल्छ प्रायः त अरू भन्दा पनि धेरै नै धेरै नै यता उता अब कतिजानाले गाडी अब गाडी चलाएर पनि जीविका चलाउँछ त्यस्तो हो व्यवसाय त कतिजानाको गा गाडी छ अब गाई पालेर पनि गर्छ दुध बेच बिखान गर्छ घरघरमा पुर्याउने गर्छ दुधले पनि निकै नै मान्छेलाई घर चलेको छ घरमा यता उता खसी बाख्राहरू पालेर हो त्यस्तै यस्तो व्यवसायहरू चलाउँछ सबै प्रकारकै छ व्यवसायहरू र हामीले धेरै नै व्यवसाय गरेर चाहिँ हाम्रो गाउँमा व्यवसाय अब घर चलाइराखेको छ अब धेरै नै मान्छेले अब आफ्नो जीविका कसरी चलाउनु पर्ने सनै नै जानिसकेको छ गा फुलको बिजनेस अब यता उता गाउँको भाइहरूले घरमा फुलको सिडहरू लगाएर गाईको अर्ग्यानिक मलहरू लगाएर यता उता दबाई फुलमा दबाई हालेर किरा मर्ने दबाई हालेर फुल फुल फैलाएर सबैलाई फुलको फुल बेच्छ त्यही भाइहरूले गाउँको भाइहरूले उठाएर लगिदिन्छ फामफल फामफलहरू लगिदिन्छ